हाम्रा क्षेत्रमा मनाइने धार्मिक पर्वहरू अनेक छन् जस्तो कि होली दसैँ तिहार होली त अब रङको तिहार हो अन्त यहाँ प्रायः मानिसहरू एक दिन या दुई दिन डल्लै बजार बन्द गरेर रङले पर्व मनाउँ मनाउँछ दसहराको टाइम त यहाँ त पाहाडमा त एउटा ठुलो पर्व हो दसैँ र तिहार त्यति बेला मान्छेहरूको सबैको घरमा रमाइलो हुन्छ बजार बजारको दोकानहरू पनि राम्रो चल्छ मान्छेहरू त्यति बेला मिठाईदेखि लिएर अँ लुगाफाटादेखि लिएर सबै कुरा बजारमा मान्छेले किन्छन् अन्त यस अन्त तिहारको टाइममा पनि एकदम रमाइलो हुन्छ अन्त यो पाहाडमा प्रायः सबैले यो तिहार र दसैँ चाहिँ राम्ररी मनाउँ मनाउँछन्